हेल्लो म हजुर ए हजुर हजुर म कस्टमर केयर हिरो मोटरसाइकलबाट बात गर्दैछु भन्नुहोस् न ए हजुर हजुर कुन चाहिँ एजको होला कति एजको ए हजुर अँ सुन्नुहोस् न सुन्नुहोस् न तपाईँलाई कस्तो टाइपको साइकल चाहिएको लाइक अब एभरिडे ऊ यो के पो त्यो नानीहरूको लागि त्यो एभरिडे साइक्लिङको लागि हो कि त्यो ओकेजनेली हो कि त्यो स्कुल जाँदा ए हजुर हजुर ए त्यो ट्रेनिङको लागि मात्रै ए पर्खिनुहोस् ल म हेर्दैछु तपाईँको अब अकर्डिङ टु प्राइस हुन्छ हौ यो साइकल चाहिँ अनि त मेरोमा अहिले छ तपाईँको हिरो साइकल भयो एउटा हो अनि अर्को छ तपाईँको त्यो जइन्ट साइकल्सहरू भयो अनि त त्यो बाइसाइकल अनि त तपाईँको लागि त नानीको लागि रहेछ अनि त यही कम्पनीको हिरो कम्पनीकै राम्रो छ साइकलहरू ए तपाईँको दस बर्षको नानी तपाईँको प्राइस नै तपाईँको स्टार्टिङ कति फोर थाउज्यान्डदेखिन्को हो अनि त फिफ्टिन थाउज्यान्डसम्मन् छ हो अनि त्यसको चाहिँ अब प्राइसअनुसार ऊ यो ड्युरेसनहरू पनि फिक्सै हुन्छ हौ अनि यहाँ हामीले ऊ यो पनि एक वर्षको वारेन्टी कार्डसँगै हो अब साइकलहरू केही भइहाल्यो भने वारेन्टीसँगै तपाईँको वारेन्टी चाहिँ तपाईँको टेन थाउज्यान्डदेखिन्को थाउजेन्डकोसम्मनको लागि चाहिँ वारेन्टी दिन सक्छ हजुर हजुर ए हजुर हजुर तपाईँको बाह्र हजारको चाहिँ अब कलरहरू पनि अहिले नै अब तपाईँलाई त्यो जुन चाहिँ त्यो साइकलको त्यो अगाडि त्यो राख्ने हुन्छ त्यो के के राख्नेहरू त्यो अगाडि भएको कि त्यो पिछे भएको कि अनि त्यो हाइटहरू हजुर हजुर होइन हाम्रो कलर चाहिँ कलर एउटै कलर खालि पाउँदैन कि अब कम्बिनेसन हुन्छ तपाईँको ब्ल्याक पिङ्क भयो तपाईँको छोरा रहेछ अब ब्ल्याक रेड ब्ल्याक ब्लु ऊ यो सबै कम्बिनेसन अब कलर चाहिँ हजुर हजुर हजुर तपाईँ सुन्नुहोस् न कन्फर्म होइन यो अर्डर हजुर अनि त पैसाहरू चाहिँ तपाईँ अब अनलाइन पे गर्नुहुन्छ कि क्यास दिनुहुन्छ कि ए होइन सुन्नुहोस् न हाम्रो अलिकति दोकानको त्यो अलिक ऊ त्यो इस्यु छ कि त्यो हाम्रो चाहिँ त्यो क्यास अहिले हामी थापेकै छैन हो अनि अनलाइन पे गर्यो भने चाहिँ राम्रो हुन्छ हुन्छ हुन्छ म तपाईँको एकदम सबै त्यो गि अनि तपाईँले अब ट्वेल्भ थाइज्यान्डको किन्नुभयो तपाईँलाई एउटा सानो गिफ्ट पनि पाउनुहुन्छ तपाईँले हो सानो गिफ्ट चाहिँ अब नानीको लागि अनि सानो फुटबल चाहिँ प्रोभाइड गर्न सक्छु तपाईँको लागि अनि तपाईँको एकदम प्याकिङसहित हामी रेडी गरेर राखिदिन्छौँ तपाईँ आउनुहोस् न ल हुन्छ हुन्छ थ्याङ्क यु थ्याङ्क यु फर कलिङ ओके